हाम्रो घरमा एउटा पुरानो रामायण किताब मैले पाएँ र त्यो रामायण किताब पढेर हेर्दाखेरि हाम्रो आमाबाबाले हामीलाई भन्नुहुन्थ्यो कि अगाडि राम भगवान राम आउनुभएको थियो अरे यही संसारमा आफ्नो कर्म गरेर जानुभयो अरे र उहाँकै फोटो हो यो भनेर रामायण भगवान राम लक्ष्मण सीताको फोटो त्यहाँ पूजा गर्ने ठाउँमा पनि मैले देखेँ र त्यो किताब अति नै रोचक मैले पढेँ त्यो भानुभक्त आचार्यले संस्कृत भाषा भाषाबाट चाहिँ नेपाली भाषामा अनुवाद गर्नुभएको रहेछ र अति नै लयबद्ध छ त्यो रामायण कि पढ्दै जाँदा मजा पनि आउँछ है र त्यो रामायणमा के रहेछ भन्दाखेरि चाहिँ कि भगवान राम राजा दशरथको घरमा जन्म लिएर आउनुभयो र आएपछि वहाँनेरि दरबारमा गुरु दरबारमा गएर विद्या आर्जन गरेर त्यसपछि राजा जनकको घरमा आफ्नो सीता माता सीता छोरीको विवाहको जुन एउटा नियम बनाइएको थियो त्यो नियम कसैले पनि पुरा गर्न सकेन र आफ्नो गुरुसँग साथमा गएर उहाँले त्यो पिनाक धनु जुन चाहिँ सीता माताको घरमा थियो त्यो पिनाक धनुलाई उठाउ अब उठा जसले उठाउन सक्छ उसलाई उसँग मेरो म उसँग विवाह गर्छु भनेर माता सीताले भन्नुभएको कथाहरू त्यहाँ आउँदो रहेछ र त्यो धनु उठाएर अगर भ उठाएपछि भगवान रामसँग उहाँको विवाह भएर यता अयोध्या आउनुहुन्छ अयोध्या आएपछि अब राजा जनक दशरथले है राजा दशरथ अब वृद्ध अवस्था र उहाँले अब आफ्नो छोरालाई राजा बनाउने घोषणा गर्नुहुन्छ र त्यतिबेला अब उहाँको अगाडिको एउटा एउटा घटनामा युद्धमा माता कैकेयीलाई उसले दुइटा वर दिने वचन दिनुभएको रहेछ र त्यतिबेला मन्थरा एकजाना मन्थरा जो हुनुहुन्थ्यो कैकेयीसँग उहाँले चाहिँ त्यो कुरो सम्झाउनु हुन्छ कैकेयीलाई कि तिमीले त यस् यसरी राजालाई सहायता गरेको थियौ अब यतिबेला रा रामलाई उसले जेठा छोरालाई राजा बनाउने कुरा गर्नुहुँदैछ तर तर राजा राम राजा भए भने तिम्रो छोरा त कहिल्यै राजा हुँदैन तिम्रो छोरा भरत कहिल्यै राजा हुँदैन र र त्यो उहाँलाई सम्झाउँदाखेरि त्यो दुइटा वर जुन चाहिँ तिमीले माग्छु भनेथ्यौ यतिबेलै हो मौका चाहिँ लु माग एउटा वरले चाहिँ रामलाई चौध वर्षको वनवास र अर्को वरले चाहिँ तपाईँको मेरो छोरा भरतलाई चाहिँ सिंहासन हुनुपर्छ भनेर राजा दशरथलाई माग भनेर भन्दाखेरि चाहिँ अब प्रभु राम त अब मर्यादा पुरूषोत्तम हुनुहुन्थ्यो र उहाँ मातापिताको आज्ञाको अवहेलना गर्दैनथिए उहाँले र त्यति भनेको उहाँले सुनेपछि ठिकै छ नि त अब भर्खरै बिहे गरेर आएको अब चौध वर्षको वनवासको लागि उहाँले उहाँ गेरुवा वस्त्र लगाएर निस्किनु हुन्छ धनु काँड लिएर निस्किँदाखेरि अब माता सीताले अब प पति जहाँ जान्छ ऊ पनि म पनि त्यहीँ जान्छु भनेर माता सीता पनि जानुहुन्छ लक्ष्मणले पनि म दाजु जहाँ जान्छ म पनि त्यहीँ जान्छु भनेर ढिपी गर्दाखेरि लक्ष्मण राम र सीता वनवास गएको कुराहरू त्यो किता किताबमा आउँछ र अति नै रोचक त्यसको धेरै लामो कथाहरू छ है र त्यो एकजना एउटा परिवार मा भाइ कस्तो हुनुपर्ने रहेछ पत्नी कस्तो हुनुपर्ने रहेछ दाजु कस्तो हुनुपर्ने रहेछ आफ्नो मातापितालाई कुन प्रकारले आफूले आज्ञा पालन गर्नुपर्दौ रहेछ रा प्रजाको कसरी सेवा गर्नुपर्दो रहेछ राजा भएर प्रजा के हो राजा के हो भन्ने कुरो त्यहाँनेरि बताइएको छ र अब जसले अब अवहेलना गर्छ जसले अब नराम्रो गर्छ त्यसलाई अब कुन प्रकारले सजाय दिनुपर्छ भन्ने कुरो पनि यहाँ रावन्नेलाई मारेको कथाहरू त्याँनेरि धेरै छ र त्यसमा भक्तको पनि को कथा आउँछ राजा विभिषणको रावन्नेको भाइ विभिषण एकदमै रामभक्त थिए र उहाँसँग उहाँ उहाँको सहायताले नै रावणको मृत्यु भएको कथाहरू आउँछ र यसरी एउटा भगवान भक्तको कथा र उहाँ जङ्गल जाँदाखेरि भगवान राम जङ्गल जाँदाखेरि धेरै यस्ता घटनाहरू हामीले त्यसमा पढ्न पाउँछौँ कि अहिल्याको है यसमा एउटा ऋषिको श्रापले एउटा पत्थरको भएको हुन्छ र उसलाई भगवान रामको शरण परेपछि त्यो पत्थरको मूर्ति पनि एकदमै अति सुन्दरी नारी भएर ऊ उसको कल्याण भएको कथाहरू हामी त्यहाँ पढ्न पाउँछौँ र यसरी त्रेता युगमा त्रेता युगको कुराहरू चाहिँ र त्रेता युगको यो कुरो कथाहरू त्यो रामायणमा लेखिएको रहेछ भगवान राम आएको कथाहरू यहाँ लेखिएको रहेछ